यताको मान्छेले चाहिँ धान रोप्छ खेती बाली गर्छ कोदो रोप्छ मकै रोप्छ गुवा रोप्छ हामी चाहिँ गाई पाल्छौँ बाख्रा पाल्छौँ सुँगुर पाल्छौँ कुखुरा पाल्छौँ त्यो चाहिँ किन पाल्छौँ भन्दाखेरि चाहिँ हामीलाई गाईले दुध दिन्छ मल हुन्छ हामी खेती बाली गर्नेलाई चाहिँ विशेष कुरो मलको खाँचो पर्छ अनि त्यो मल हामीले बोकेर बारीमा लगाएर त्यसलाई फिटेर त्यसमा हामी अन्न लगाउँछौँ धान जस्तै कोदो मकै यस्तो गहुँ जौ लगाएर त्यसलाई रोप्छौँ रोपिसके पछि त्यसलाई हामी बेला बखतमा गोड मेल टाइम टाइममा पानी कसरी मिलाउनु धानलाई त पानी चाहिन्छ त्यसलाई पानीहरू कसरी मिलाउनु पानीहरू लगाउँछौँ टाइम टाइममा त्यसलाई गोडिदिन्छौँ त्यो भएर चाहिँ हाम्रो त्यो फल फल्छ र हाम्रो हामी त्यो खेतीले खान्छौँ हामी मकै धान कोदो गहुँ जौ पिनेर पिठो खान्छौँ अनि त्यो हामीलाई त्यो धानले कति आधी वर्ष जस्तै जान्छ आधी वर्ष जस्तो मकै कोदो पनि हामी बिचमा मिक्स गरेर खान्छौँ हाम्रो बाजे बराजूले पहिल्यैदेखि त्यसरी नै खेती गर्दै आएको हुनाले गर्दा हामी पनि त्यही काम गर्छौँ त्यसरी हामीलाई गाई बाख्रा पाल्नु पनि जरुरी छ सुँगुर पाल्छौँ हाम्रो सुँगुर पनि अब त्यसको पनि मल हुन्छ हामीलाई फाइदा पनि हुन्छ बेच्छौँ काट्छौँ त्यहाँबाट पनि हामीलाई प्रफिट हुन्छ पैसा हुन्छ अनि गुवा रोप्छौँ गुवा रोपिसके पछि त्यसले फल्छ फलिसके पछि हामी त्यसलाई बेच्छौँ हामी खान्छौँ पनि त्यसलाई एक दुइवटा कम्ती मात्रमा घरमा खान्छौँ अनि बगैँचा बगैँचा बेच्छौँ त्यो बगैँचा बगैँचा बेच्नाले गर्दाखेरि केही काम पनि सर्छ हामीलाई सानो सानो हाम्रो काम सर्छ धेरैमा बिक्री हुन्छ हुनु चाहिँ तर अब हामी घरमा पनि खाएकोले गर्दा यता उता बाँड्चुँड पनि गरेकोले गर्दा हाम्रो कामहरू सर्छ त्यही भएर हामी गाई बाख्रा पाल्ने गर्छौँ गुवालाई पनि मल चाहिन्छ खेती बालीलाई पनि मल चाहिन्छ साग सब्जी रोप्छौँ त्यसमा पनि मल चाहिन्छ त्यही भएर हामीलाई जरुरी छ हामीलाई गाई बाख्रा पाल्नु कुखुरा पाल्छौँ हामी त्यो कुखुराले पनि हामीलाई प्रफिट हुन्छ हामी बेच्छौँ घरमा पनि हामीलाई काटेर खानु मिल्छ पाहुनापात आउँदा पनि हामी काटेर खान्छौँ कोही बेला घरकै फ्यामिली पनि बसेर काटेर खान्छौँ अनि कोही किन्ने मान्छे आएर बेच्ने लाइकको कुखुराहरू हुन्छ हाम्रोमा हामी बेचिदिन्छौँ त्यसबाट पनि हामीलाई पैसा आउँछ त्यो गाई बाख्राबाट पनि हामीलाई पैसा आउँछ त्यो पनि हामी कोही बखतमा हामीलाई दुःख बिमार हुँदा बेच्नु सक्छौँ हामी बेचेर त्यसलाई कुन चाहिँ बेच्नु पर्ने कुन चाहिँ नबेच्नु पर्ने छुट्याएर हामी बेचिसके पछि नबेच्नु पर्ने घरमै राख्छौँ बेच्नु पर्ने बेचिसके पछि त्यहाँबाट पनि हामीलाई प्रफिट हुन्छ पैसा आउँछ त्यही भएर चाहिँ हामी गाई बाख्रा पनि पाल्छौँ कुखुरा सुँगुर पनि पाल्छौँ खेती पनि लगाउँछौँ किन भने अघाडिदेखि हाम्रो बाजे बराजू पुर्खैदेखि यस्तो गरिआएको हुनाले गर्दाखेरि हामी चाहिँ यो अहिलेसम्म गरिरहेकै छौँ गर्छौँ अझै पनि गरिरहेकै हुनाले गर्दाखेरि अझै पनि गर्छौँ